मलाई चाहिँ अब पन्ध्र तारिकतिर नोक डाँडा मेरो फ्यामेलीहरूसँग घुम्नु जानु छ मलाई चाहिँ एउटा ठुलो गाडी चाहिएको छ र त्यो नोक डाँडा पुग्नुको लागि कति चाहिँ गाडी भाडाहरू लाग्नेछ अनि अब औ ओहोर दोहोर आउनु जानुमा कति खर्चहरू लाग्ने छ मलाई अलिकति जानका म जान तपाईँहरूप्रति जानकारी माग्न चाहन्छु